यो मैले एमआईको यो पावर ब्याङ्क लिएको थिएँ कि थैत तेरिका यो के खालको यो मलाई यो पावर ब्याङ्क दिएको तिमीले तिमीले त अन्त यो एमआईको अन्त पावर ब्याङ्क त अन्त एकदमै राम्रो छ भनेर मलाई दिएको त अन्त अन्त खोइ त यो पावर ब्याङ्क त अन्त यसको त अन्त मेरो फोनको ब्याट्री फुल्लाएर यसको यो कुनै पनि यो राम्रो छैन न चार्ज राम्रो बस्छ यो अब हामीलाई त यस्तो हो नि त पावर ब्याङ्क भइसकेपछि पावर ब्याङ्कले त अब अलिकति के हो भने चाहिँ अब यताउता त्यसको लाइट पनि बल्नुपर्छ अन्त खोइ अन्त यो पावर ब्याङ्कमा लाइट बालेरै हिँड्दाखेरि पनि त अन्त खोइ यसको त कुनै पनि उ यो छैन त अन्त यसको त केही कामै छैन अँ अन्त ब्याट्री चार्ज गऱ्यो फुल चार्ज गऱ्यो फुल चार्ज देखाउँछ पावर ब्याङ्क अनि फोन चार्ज लायो एक्कै छिनमा बेट्री सापसिप भइजान्छ फेरि फोनको ब्याट्रीहरू फुल्लाएर एकदमै यो एमआईको चाहिँ एकदमै यो पावर ब्याङ्क चाहिँ राम्रो छैन एकदमै राम्रो छैन म साथीहरूलाई पनि म यही सल्लाह दिन्छु यही भन्छु कि यो एमआईको जो पावर ब्याङ्क छ नि यसको चाहिँ नाम पनि नल्याउनु यसको यो पावर ब्याङ्कको एमआईको चाहिँ नाम पनि नल्याउनु दिमागबाट पनि यो कुराहरू हटाउनु यसको यो बोलीबाट पनि यो कुराहरू हटाउनु यो एकदमै यो एमआईको चाहिँ यो पावर ब्याङ्क चाहिँ एकदमै चलाउँदै नचलाउनु महाखत्तम एकदम खत्तम खत्तम पावर ब्याङ्क यो यसको कुनै पनि यसको उयो छैन यसको यो यो एकदमै यो खत्तम यो पावर ब्याङ्क किनकि यसको ब्याट्री ब्याकअप एकदम ब्याट्री ब्याकअपै राम्रो छैन यसको जो अगाडिको यो टर्च लाइट हुन्छ पावर ब्याङ्कमा त्यसको त्यो राम्रो छैन जलिहाल्ने न यसको यो केबल राम्रो छ न यसको चार्जर ब्याकअप राम्रो छ यसको यो एकदमै खत्तम यो जिन्दगीमा एमआईको चाहिँ पावर ब्याङ्क चाहिँ साथी हो म तिमीहरूलाई म सल्लाह दिन्छु यो पावर ब्याङ्क चाहिँ एकदमै नकिन्नु यो यो यसलाई खालि यो खालि यसलाई यो यो यसको यो कुनै पनि कामै छैन यो बेकारको बेकारको बेकारको चिज हो ल